हेलो बहिनी ए तपाईँ लुगा सिलाउने बहिनी है हजुर भन्नु न अब त्यही त हो दसैँ आयो घरको लुगाफाटा आफू लाउने नानीहरूले लाउने हो सधैँ पनि बहिनीले सिलाइदिन्थ्यो ब्लाउजहरू अन्त यो पालि पनि एक दुईवटा ब्लाउज पनि छ

हजुर हजुर हजुर हजुर हजुर

ए हजुर हजुर हुन्छ अन्त तपाईँले गादा सिलाउँछ कि सिलाउँदैन हौ आजकल ए मेरो एउटा गादा बनाउनुपर्छ कि अन्त त्यो चाहिँ मेरै लाउने तपाईँले राम्रो सिलाउनु भयो भने चाहिँ मेरो छोरीको लागि पनि सिलाउँ कि भनेर नि योपालि फर्स्ट सिलाउँदैछ कि रेडीमेड अन्त एकपल्ट म ट्राईको लागि त्यो पनि ल्याउँछु हो अन्त कुर्ताहरू चाहिँ अब कुन चाहिँ प्लाजोहरू बनाउनु हुन्छ है ए अन्त ज्यालाहरू चाहिँ कति कति छ महँगो त छैन होला नि हजुर ए चाडबाडले गर्दा म बढाउनु त भएको छैन होला नि पोहोरको भन्दा फेरि ज्यादा भयो भने त ल्याउदिनँ है म त ए अन्त बलाउजहरूको स्टाइलहरू नयाँ नयाँ आएको छ अहिले नयाँ स्टाइलहरू मेरो एउटा चौबन्दी पनि बनाउनु पर्थ्यो बनाउनु हुन्छ त है चौबन्दी पनि ए हजुर चोबन्दी पनि बनाउनुपर्ने थियो कि अन्त ब्लाउजहरू चाहिँ भित्री हालेर नेटहरू लाउनुपर्ने छ त्यो सक्छ है तपाईँको कारिगरले नेट लाएर र भित्री लाएर बनाउनु पर्छ कि दुइटा साडीको अन्त कारिगर राम्रो छ भने मात्रै दिन्छु नभए त फेरि ज्याला तिर्दा लुगा बिगारिदियो भने त स्वात्तै जान्छ पैसा

ए हजुर हजुर ए हजुर हजुर हजुर हजुर ए हुन्छ हुन्छ दसैँ अगाडि सक्नुहुन्छ होला नि फेरि

ए हुन्छ हुन्छ उसो भए म लिएर आउँछु ल भोलि पर्सीको दिनतिर कल गर्छु नि आउने बेलामा हुन्छ बहिनी हुन्छ